हेलो तपाईँको रेस्टुरेन्टबाट अघि मैले एउ एक प्लेट भात र मोमो मगाएको थिएँ अनि मलाई चाहिँ भात चाहिँ नदिएर मोमो मात्रै पठाइदिनुहोस् तपाईँको डेलिभरी बोईकोमा हातमा चाहिँ मोमो मात्रै पठाइदिनुहोस् न ल